मेरो गाउँ समाजमा युवाहरू विभिन्न नृत्य विधाहरूमा संलग्न हुने गर्छन् जस्तै भयो हाम्रो दसैँ तिहारको चाडमा सरस्वती पूजाहरू मनाउँदा विश्वकर्मा पूजाहरू मनाउँदा हामी सबै मिलेर नृत्यहरूतिर भाग लिने गर्छौँ अनि यो नृत्यहरू चाहिँ नेपाली अब नेपाली कल्चरमा मात्रै नभएर तर हामीले वेस्टर्न डान्सहरू पनि हामीले